स्कुलको विषय भन्दा स्कुलमा पहिला प्राइमेरी स्कुलमा चाहिँ एउटा विषय चाहिँ साह्रो मन पर्थ्यो के त्यो एउटा सरकारबाटै आउँथ्यो एउटा गीत अदुवा खाइ पिरो मानी आमा भनी आउँछ नानी त्यो चाहिँ एकदम रमाइलो लाग्थ्यो हामी हेरेर पढ् त्यो भन्थ्यौँ न अरूले भनेकै टिपेर मात्रै भन्थ्यौँ सरले वास्ता पनि गर्नुहुन्थेन हो तर अक्षर चाहिँ त्यति थाहा हुन्थेन नानीलाई खासै अब अक्षरबाट पढ्नु त्यो पढ्नु चाहिँ हामीलाई आउँथेन त्यत्तिकै गीत गाएको जस्तो गर्थ्यौँ त्यो एकदम रमाइलो विषय थियो त्यस्तै खेलकुद गर्ने साथीहरूसँग लाप्पा खेल्ने ठेलाठेल गर्ने त्यस्तो चाहिँ रमाइलो पिछाडि पिछाडि अलिक जवान हुँदै गएपछि केटी मनपर्ने रमाइलो विषयहरू चाहिँ यस्तै हो सबैलाई हुन्छ त्यो त अन्त बेसी बाल्यकालकै याद आउँछ रमाइलो लाग्छ त्यो समय अब फर्केर आउँदैन र पनि एउटा सम्झना गर्दा रमाइलो हुन्छ साथीहरूसँग सिरुबारी गाउँबस्तीमा त्यो समयमा धेरै पहिला पुरा सिरुबारी वरिपरि हुन्थ्यो त्यसमा एक किसिमको सालुबिउ भन्ने एउटा पाउँथ्यो त्यो उखु जस्तै त्यो केलाएर खाने सिरुको फुल उक्काएर खाने फोके भन्थ्यौँ त्यो विषयहरू चाहिँ एकदम रमाइलो हुन्थ्यो त्यो समयहरू त अब गुज्रेर गयो आउँदैन र पनि सायद बजारतिर त हुन्थेन होला त्यस्तो हाम्रो गाउँठाउँमा चाहिँ त्यस्तो एउटा रमाइलो खाल्को एउटा परिवेशै हुन्थ्यो केटाकेटीमा खाली खुट्टा हिँड्ने ब्वाङ ब्वाङ माथि माथि कम्लादेखि तल कम्लामा उफ्रिने त्यस्तै हुन्थ्यो एकदम कहिले त्यो बाल्यकाल फेरि फर्केर आए त हुन्थ्यो जस्तो त्यो सम्भव नै छैन त्यस्तै हो स्कुलको रमाइलोपनहरू पिछाडि पिछाडि आउँदा आउँदा अलिक ठुलो भयौँ उमेर छिप्पियो त्यो पलहरूलाई छोड्दै आयौँ पिछाडि त्यहाँदेखि ठुलो क्लास बढ्दै आएपछि केटी जिस्काउने केटी मनपर्ने यसो यस चुरोट तान्ने छन्वाहरू खाने त्यो पनि एउटा रमाइलोपनै थियो राम्रो लाग्थ्यो अहिले त नि क्लबको त्यो ओम पाउँदैन पनि पाऊँ भन्दा पनि फ्यामिलीको मालिक भयो त्यो समय छैन त्यस्तो चिजहरू पहिला हामीले जुन खाएको थियौँ त्यस्तो चिजहरू चाहिँ अहिलेको नानीहरूले नखाइदियो भने राम्रो त्यो जाँड भयो छन्वा भन्ने चाहिँ रक्सी त्यस्तोहरू चाहिँ अब नखाएकै असल त्यसलाई पहिलाको र अहिलेको मिल्दैन पहिलाको प्युर अर्ग्यानिक थियो अहिलेको पुरै रासायनिक भइगयो अनि त्यता जे पनि अब विषालु चिजहरू प्रयोग गर्छन् अनि त्यसैले गर्दा मान्छेहरूमा असर पर्छ नानीहरूले चाहिँ नखाएको राम्रो र हामीले चाहिँ खान्थ्यौँ एक रमाइलो हुन्थ्यो र अहिलेकोहरूले चाहिँ बिल्कुलै नखानु चाहिँ राम्रो अन्त अर्को कुरा के भने स्कुलबाट फर्किँदा चाहिँ एउटा अहिले पहिला त अब नरमाइलो हुन्थ्यो होला को जित्ने को हार्ने अहिले चाहिँ रमाइलो लाग्छ कोही बेला हामीले खेद्दै झार्थ्यौँ साथीहरूलाई अलिक हाम्रो ग्रुप थुप्रो भएको बेला कुट्दै कुट्दै कुट्दै घुङ्रिङको डन्ठाले कोही बेला हामीलाई छेपारी फुलिन्जेल बजाउँदै ल्याउँथ्यो त्यो पनि एउटा अहिले सोच्दा रमाइलोपनै थियो अब त्यति बेलाको उही त्यति बेलाको त्यो समयको अहिले उनीहरूसँग खेलेको डुलेको कुटाकुट गरेको अहिले मजा आउँछ बसेर एकाअर्कालाई भन्नु गफ गर्नु बेला मौकामा टाइमपास उनीहरूको पनि अब निकै ठुलो उमेरको हामी पनि वृद्ध अवस्थामा आइपुग्यौँ त्यो पलहरूलाई नियाल्दा एकदम रमाइलो लाग्छ सब अरूलाई पनि त्यस्तै हुँदो होला हामीलाई मात्रै होइन सबैलाई एक दिन सबै जनै कलिले उमेर बालक थियौँ सानो उमेरको थियौँ त्यस्तै हुँदो होला आफ्नो आफ्नो विचारको आफ्नो आफ्नो आफ्नो आफ्नो त्यति बेलाको रमाइलोपनहरू छ होला आफ्नै आफ्नैमा हामीमा चाहिँ त्यस्तो थियो